कलमा पानी आउँछ तिन दिनमा एकपल्ट कतिपय ठाउँमा कतिपय ठाउँमा दैनिक रूपमा आउँछ कति सफा आउँछन् पिउने लायकका हुन्छन् कति मैला आउँछन् लुगा धुनेसम्म लायकका हुँदैनन् फरक यति छ पानी पाउनु भनेको जीवन पाउनु हो पानीविना जीवन शून्य छ र हामीले पानी शुद्ध पाउनुपर्छ पिउन सक्ने पाउनुपर्छ र यो पानी सफा हुनपर्छ किनभने पानीमा जीवन छ कलमा पानी आउँछ त्यसैको निम्ति कल बनाइएको हो तर पानी आउनको निम्ति व्यवस्था र व्यवस्थामा बस्ने व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ पानीले मान्छेमा जीवनमा धेरै फरक पार्छ कति पानीले मान्छे बिमारी हुन्छ कति पानीले मान्छे जाती पनि हुन्छ जसलाई हामी वाटर थेरापी भनिन्छ मैला पानी अशुद्ध पानीले मान्छेलाई बिमार बनाउँछ र पानी जीवनको निम्ति अति अमूल्य चिज हो र पानीविना जीवन कतै पनि सम्भव छैन यसैले गर्दा कलमा पानी आउनपर्छ पानी सफा आउनुपर्छ पानी राम राम्रो आउनुपर्छ शुद्ध आउनुपर्छ ताकि जीवन जिउन सबैलाई सहज होस्